र मैले खाना बनाउँदाखेरि कुनै पनि अहिलेसम्म रेसिपी फलो गरेकी छैन मलाई आमाले जस्तो सिकाउनु भएको छ आमाले जसरी पकाउनु हुन्थ्यो म त्यही हेरेर चाहिँ मैले खाना बनाउन सिकेको र यदि खाना बनाउँदाखेरि अब कोही बेला नुन खोर्सानी यताउता धेर भयो अथवा केही नमिलेको जस्तो भयो भने त्यो पकाएको खानेकुरालाई किन फ्याँक्ने एक त खानेकुरा नष्ट हुन्छ खानेकुरा सँगसँगै अहिले ग्यास कति महँगो छ ग्यास महँगो छ त्यसमा लाग्ने मरमसाला तेल नुन आदि ती सबैको पैसा परेको छ पैसा परेको मात्रै होइन त्यो कुरालाई हामीले खानेकुरालाई सम्मान दिनुपर्छ अनि त्यो अलिकति मोडिफाई गर्दाखेरि त्यो बिग्रेको स्वाद बनिन्छ भने त्यो खाना किन फ्याँक्नु त्यसलाई युटिलाइज गर्ने त्यसले गर्दाखेरि त्यसलाई अलिकति मोडिफाई गर्यो आफ्नै तरिकाले बनायो आफ्नै सृजनात्मकता लगायो अनि त्यही खाने खानेलाई त्यही खानेकुरालाई अझ राम्रो बनायो म त त्यसै गर्छु मलाई त्यसै गर्न मनलाग्छ मलाई कुनै पनि कुरा धेर फालेको यताउता धेर गरेको मनपर्दैन अब मान्छेको आफ्नो आफ्नो स्वभाव हुन्छ नि होइन मलाई जस्तै लथालिङ्गै मनपर्दैन म त्यस्तै खाना पकाउँदा पनि अहिलेसम्म त अब त्यस्तो गर्दै गरेकी छैन नुन धेर भयो भने पानी हालिदिने हो त्यो त नर्मल कुरा अनि अब अरू समस्याहरू पिरो सिरो धेर भयो भने त्यसलाई पनि सुल्झाउने आफ्नो तरिकाहरू छोरी मान्छेले राखिराख्नु पर्छ